हेलो अँ को मास्टरनी बैनी हो ए होइन हौ मलाई पर्सिको दिनमा अलिक चिकन मटनहरू चाहिएको थियो हौ को फ्रेस फ्रेस त्यही नि घरमा बर्डडे सेलिब्रेसनको लागि के रे मटन र चिकन चाहिएको थियो सबै लोकलै होला नि

अँ हजुर मलाई त अब चिकन पन्ध्र किलो मटन चाहिँ बाह्र किलो भए हुन्छ तर एकदम फ्रेस हुनुपर्छ है

अँ अँ ठिक छ ठिक छ एकदमै त्यो चाहिँ अब कुनै हालतमा पनि भ भएको हुनुपर्छ है फेरि भएन भने त मेरो सबै प्रोग्राम

अँ अरू त केही पर्सिको दिन एकदम यो चाहिँ कन्फर्म हुनुपर्छ है मैले प्रोग्राम फिक्स गरिसकेको छु भएन भने त फेरि अँ हुन्छ हुन्छ हुन्छ हुन्छ अरू माछा पनि फ्रेस छ भने चाहिँ त्यो पनि पाँच किलो गरिदिनु गरिदिनु पाँच किलो अँ हुन्छ त्यो फ्राई गरेर मात्रै खाने कि त्यो यसको लागि त्यो ड्रिन्कहरूसँग खानुको लागि खालि फ्राई मात्रै अन्त त्यो के अरे लोकल त होइन होला म मधेसी नै होला हुनु त कुवाकै ए अच्छा अच्छा अन्त अरू के भनेदेखि त्यो खुट्टा टाउकोहरू चाहिँ केही पनि नपठाउनु है चिकनको पनि उस उसको त हुँदैन पनि खुर र टाउको

अँ त्यसको त्यसको जाँतेहरू चाहिँ त्यहीँ नै होस् है फेरि जाँतेहरू त फेरि खानुपर्छ नि कर्चीमर्ची बनाएर अँ अँ भोलि भयो ल ल ल हुन्छ हुन्छ